मैले राती पनि चरा देखेको छु होइन अब त्यो चाहिँ कम्ति मात्रमा प्राय देख्दो रहेछ है घरको अगाडि बस्दो रहेछ त्यो चरा चाहिँ अब त्यो हेर्दा चाहिँ अब अब जनावर जस्तो बिरालो टाइपको होइन त्यो चाहिँ तर त्यसलाई चाहिँ उल्लु भन्दो रहेछ है त्यो चाहिँ अब हेर्दा चाहिँ अब सेम हाम्रो चरा जस्तो चाहिँ नदेख्ने तर त्यो चाहिँ चरै रहेछ त्यसलाई चाहिँ उल्लु भन्दो रहेछ त्यो चाहिँ प्राय कोही कोही बेला रातीको समयमा चाहिँ देख्छ